यस क्षेत्रमा देखिने चराहरू त धेरै छ है धेरै नै हुन्छ जस्तै नाम भन्नुपर्दाखेरि जुरेली कोकले भद्रायो मजुर ढुक्कुर फिस्टा धनेस तपाईँको कोकले नेउली कुतुर्का धेरै धेरै हुन्छ है तर यी यीमध्येभरि मलाई मनपर्ने चरा चाहिँ भद्रायो है किनभने भद्रायोले चाहिँ सबै चराको स्वर चोरेको हुन्छ र ऊ एक्लै डालामा बसेर कराउँदाखेरि सबै चराहरूको स्वर सबै कस्तो कस्तो पाराले चराहरू अरूहरू चराहरू कराउँछ है जस्तै जुरेली सबै चराहरूको जुरेली नेहुली कुतुर्का कोकले ढुक्कुर सबै चराहरूको स्वर चाहिँ भद्रायोले निकाल्ने गर्छ र मलाई भद्रायो चरा चाहिँ एकदम मनपर्छ